मैले पौडी खेल्नु जान्दिनँ सानोमा म पौडी खेल्दाखेरि दुई तिनपटक म झन्डै डुबेको पनि छु साथीहरूले तानेर निकाले तर मैले बहुत कोसिस गर्दा पनि टाउको पानीमाथि उठाएर पौडी खेल्नु चाहिँ जान्दिनँ अहिले पनि म डुब्की लगाउँछु अनि अलिक पर गएपछि टाउको पानीभित्रै भएर पनि म यसो चालेर किनारा लाग्छु यतिबेला मलाई पानीभित्र सास फेर्नु बहुत साह्रो पर्छ अनि ठुल्ठुलो छालहरू छ भने त म हातखुट्टा चलाउनै सक्दिनँ मलाई छालहरूलाई जितेर म किनारा लाग्नुको लागि मलाई बहुत गाह्रो पर्छ त्यो कारण म सानासाना पोखरीहरूमा मात्रै पौडी खेल्ने अथवा डुब्की लगाउने गरेँ ठुल्ठुलो पोखरीमा म कहिल्यै पनि पौडी खेलिनँ अनि मलाई पौडी खेल्ने बहुत रहर हुँदाहुँदै पनि यो पौडी खेल्ने कुराहरूमा सामना गर्नु चाहिँ मलाई बहुत कठिन लाग्छ मलाई पौडी खेल्नु कठिन कार्य हो जस्तो लाग्छ